स्वनिर्भर दललाई चाहिँ सरकारले चाहिँ अहिले अहिले चाहिँ धेरै मात्रामा सुविधाहरू उपलब्ध गराउँछ जस्तो कि सानो कुरा हेऱ्यौँ भने त हाम्रो आर्थिक अवस्थालाई अलिकती डेभलप गराउने जस्तो कि हामीले सीसीबाट सीआईबाट हामीले लोनहरू पाउने गर्दर्छौँ त्यो सर्वप्रथम हाम्रो पैसाको कुरा भयो त्यो कुराले गर्दाखेरि चाहिँ हामीले आफ्नो आर्थिक अवस्थालाई इनभेस्ट गरेर त्योबाट अलिकित फायदा अथवा प्रफिट निकालेर हामीले हाम्रो जीविकाहरू चलाउन सक सकिन्छ अनि त्यसरी नै स्वनिर्भरदलमै भएको कारणले धेरैवटा ट्रेनिङहरू हामीले पाइरहेका छौँ अनि धेरै ठाँउहरूमा चाहिँ स्वनिर्भर दलहरूले चाहिँ आफ्नै धेरैवटा ठुल्ठुलो बिजनेसहरू बाट धेरैवटा इन्कमहरू गरिरहेको छ आफ्नो समाज आफूलाई व्यक्तिगत मात्रै न भएर आफ्नो सामाजिक क्षेत्रलाई नै आर्थिक अवस्थाबाट आर्थिकी त्यो गरिबीहरूबाट चै निकाल्ने कामहरू भइरहेको छ